हजुर भन्नुहोस् न ए तपाईँलाई रोलमा चाहिएको कि प्लेनमा दादा ए प्लेनमै कतिवटा जस्तो चाहिएको हजुर हजुर कस्तो होइन हरे ए स्पाइरलमा होइन बाइन्डिङवाला चाहिएको तपाईँलाई हजुर साइज त्यही त हाम्रो एउटा मिडियम साइज हुन्छ हो अनि एउटा लार्ज साइजमा छ त्यो स्मल साइज चाहिँ अहिले हामी राख्दैनौँ किनभने त्यसको त्यो त्यति साह्रो कस्टमरहरूले त्यस्तो खोज्दैन हो मिडियम साइज र अन्त त्यो लार्ज साइजको छ अनि मिडियम साइजमा चाहिँ तपाईँको हन्ड्रेड पेजेस हुन्छ हो एक सयवटा पेज हुन्छ त्यहाँदेखिको लार्ज साइजमा चाहिँ तपाईँको दुई सय पचास पेज हुँदोरहेछ कन्टेन्ट व्याक गरेर अनि ए त्यसो भए तपाईँलाई मिडयम ठिकै हुन्छ होला है हजुर क्लासमेटको छ अन्त एउटा चाहिँ क्यामेलिनको छ कि दुइटा दुइटाको छ राम्रो छ क्वालिटी पेपरको क्वालिटी पनि नोटबुक मात्रै चाहिएको दादा तपाईँलाई अरू ए हुन्छ हुन्छ बेस फोर अन फोरको छ कि त्यो पठाइदिन्छु नि ल अझै अझै लिस्टहरू छ भने भन्नु नि म अलिक धेर लाँदाखेरि त म तपाईलाई डिस्काउन्ट पनि दिनु सक्छु नि त राम्रो डिस्काउन्ट

ए डटपेनहरू पनि चाहिएको छ कति प्याकेट जस्तो दादा ए ए भनेपछि हाम्रोमा चाहिँ एउटा प्याकेटमा चारवटा गरेर पाउँछ कि बिसवटा भनेपछि पाँच प्याकेट हजुर हुन्छ त्यो चाहिँ पचास रुपियाँ प्याकेट गरेर बेच्छ मार्केटमा होइन हामी तपाईँलाई एक प्याकेटको दाम चालिस रुपियाँ गरेर दिन सक्छौँ हो हजुर त्यसमा सस्तो चाहिँ सस्तै हुन्छ राम्रो पनि लेख्छ बल पेन भन्नु भएको नि डट हजुर त्यो अनि हजुर त्यो ए हुन्छ हुन्छ सुन्नु नि त्यो त्यो जुन चाहिँ तपाईँले अघि के रे ए फोर साइज पेपर भन्नुहुँदैथ्यो नि त्यो पनि टू दुई सय रुपियाँ हो कि तपाईँलाई एक सय अस्सीमा मिलाइदिन्छु कि अनि त्यो नोटबुक पनि तपाईले बिस बिस पिस लग्यो भने चाहिँ तपाईँको ट्वेन्टी फाइभ पर्सेन्ट अफ चाहिँ गरिदिनु सक्छु अनि तपाईँ कहिले ए स्टिक फाइल पनि चाहिएको तपाईँलाई कति पिस जस्तो दादा ए हुन्छ हुन्छ एक काम गर्नुहोस् न तपाईँ मलाई लिस्ट क्या एउटा सानो लिस्ट बनाएर वाट्सएपमा ड्रप गरिदिनुहोस् कि अनि अन्त तपाईँलाई कहिले टाइम निकालेर आउनुहोस् न दोकानमा म बिल पनि पठाइदिन्छु यति लाग् यति हुँदोरहेछ यसको भनेर

हुन्छ हुन्छ दादा यही नम्बरमा छ ल वाट्सएप हुन्छ हुन्छ दादा बाई दादा